डान्स क्लास मैले सिकेको भनेको चाहिँ जब म सात वर्षको थिएँ त्यति बेला सातदेखि लिएर दस वर्षदेखि त्यति बेला चाहिँ मैले मात्रा फिल्मस् स्टुडियो भनेर जोइन गरेको थिएँ डान्सको लागि चाहिँ त्यहाँनिर चाहिँ तपाईँको दुईजना टिचर लाइक तिनजना हुनुहुन्थ्यो टोटल चाहिँ दुईजना सर एउटा म्याम अन्त हाम्रो डेली अब हप्तामा चाहिँ लाइक दुई दिन हुन्थ्यो शनिबार र रविबार शनिबार चाहिँ तपाईँको स्टन्ट डे हुन्थ्यो रविबार चाहिँ अब रिहर्सल हुन्थ्यो डान्सहरूको नयाँ नयाँ अब गानामा होइन धेरै गानामा चाहिँ हामीले गरे लाइक त्यहाँ चाहिँ यस्तो बेस मल त्यो थियो थियो बेसबाट त्यो स्टार्ट गर्नुपर्थ्यो सिनियर जुनियर टु सिनियर हुँदै हुँदै हुँदै जान्थ्यो लाइक डिभिजन थियो क्या अब छुट्टै गरेको थियो लाइक ग्रुप एबाट अलगै भयो ग्रुप बी ग्रुप सी ग्रुप डी त्यो चाहिँ सिनियर लेवलमा हुन्थ्यो अनि जसको मतलब डान्सहरू चाहिँ राम्रो राम्रो अब हुन्छ नि परफोर्मेन्सहरू राम्रो भयो भने चाहिँ प्रमोट हुन्थ्यो के अब म चाहिँ ग्रुप एमा थिएँ त्यो ग्रुपमा म हुँदा बेला फर्स्ट फर्स्ट हुन्थेँ मेरो स्किल्सहरू त्यस्तो डेभ्लप थिएन लाइक मलाई त्यस्तो डान्सहरू चाहिँ आउँथेन लाइक आउँथ्यो तर लिप सिङ गर्नुपर्ने रहेछ हरेक म्युजिकको साथ तपाईँको चाहिँ हरेक गानाको साथ चाहिँ तपाईँको एउटा एक्सप्रेसन हुनुपर्छ त्यो चाहिँ थिएन मेरोमा क्या हो त्यो सरले चाहिँ वान टु गर्दै चाहिँ सिकाउनुभयो के तिमी यस्तो गर यस्तो गर्नुथाल तिमी प्रमोट हुन्छौ यो ग्रुपदेखि अर्को ग्रुपमा जाने तिमी हुन्छौ भन्नुहुन्थ्यो अन्त मैले धेरै अब हुन्छ नि अब सिकेर सिकेर चाहिँ अब मैले बुझिसकेको थिएँ के गर्नुपर्छ भनेर क्या गर्दै गर्दै गर्दै एक्सप्रेसन पनि ठिक भयो मेरो हरेक गानासित अब फिट हुने अनि लिप सिङ पनि राम्रो अब लिप सिङ पनि गर्दै गर्दै डान्स गर्थेँ हो त्यसले हुँदै हुँदै चाहिँ मेरो प्रमोट हुँदैगयो होइन अनि इन्ट्रेस्टिङ पनि लाग्थ्यो मलाई धेरै राम्रो लाग्थ्यो मलाई डान्स गर्नु चाहिँ हो मैले स्कुलमा पनि पार्टिसिपेट गरेको छु डान्समा अनि तपाईँको एनुवल फङ्कसनमा होस् या टिचर्स डेमा मैले त्यसमा पनि लाइक हुन्छ नि पार्टिसिपेट गरेको थिएँ डान्सको लागि अनि मैले ट्रफीहरू पनि पाएको छु धेरै हो त्यसले गर्दा अहिले पनि कन्टिन्यु नै गर्दैछु मैले डान्स